दाजु तपाईँ ढिलो हुने रहेछ है र म चाहिँ जान्छु किनकि मलाई मेरो कालिम्पोङमा मेरो अर्जेन्ट काम छ र तपाईँले गर्दा चाहिँ अब हेर्नु तपाईँले हिजै भन्नु पर्थ्यो म ढिलो हुन्छु भनेर तपाईँले मलाई एक्जेक्ट टाइम दिएर चाहिँ तपाईँ आज आइपुग्नुभएको छैन र मलाई चाहिँ जान छिटै हतार नै छ हो जान मन आतुरी नै भइरहेको छ किनकि मेरो कालिम्पोङ गएर एउटा मिटिङ बस्नु छ मेरो अरू काम पनि छ तपाईँले गर्दा म हेर्नु यति नै यहाँ गाडी पर्खिएको अहिले देखि होइन तपाईँ आउनु भएको छैन र तपाईँ चाहिँ होस् नआउनुहोस् म अरू नै गाडीमा जानेछु र तपाईँले गर्दा म मेरो कामलाई छोड्न पनि सक्दिनँ तपाईँ नआउनुहोस् र म अरू नै गाडीमा जानेछु र मेरो मिटिङ एटेन्ड गर्नु छ हेर्नुहोस् तपाईँले मलाई भन्नुपर्थ्यो कल गरेर भन्नुपर्थ्यो कि तपाईँ म ढिलो हुने रहेछु भनेर हेर्नु कति बजी सक्यो नौ बजी सक्यो तपाईँले गर्दा आज म मेरो मिटिङ पनि क्यान्सल हुनेवाला भइसक्यो तपाईँले अलिक अघाडि नै भन्न सक्थेन भन्नुहोस् त यसरी गरेर कहाँ हुन्छ तपाईँको पनि गरिखाने बाटो हो मेरो पनि हो मेरो पनि मिटिङमा गएर के के कामहरू हुन्छ त्यो तपाईँले बुझ्नु पर्छ